अहिलेसम्म अब मैले धेरैवटा क्याटागोरीमा फोटोग्राफी गरेको छु होइन मोडलिङ भयो वाइल्डलाइफ फोटोग्राफीमा भयो वेडिङ फोटोग्राफीमा भयो होइन स्पोट्समा भयो होइन धेरैवटा फिल्डमा फोटोग्राफीहरूको इन्ट्रेस्ट राखेको पनि थिएँ गरेको पनि छु होइन धेरैवटा तस्बिरहरू स्पोट्स भयो मोडलिङको भयो वेडिङको भयो वाइल्डलाइफ फोटोग्राफीको भयो होइन धेरैवटा क्याटागोरीमा आफ्ना आफ्नै एक्सपिरियन्स अनि आफुले आफुले खिचेको तस्विरहरूमध्ये होइन आफुलाई अब एकदमै मनपरेको हुने सबै क्याटागोरीकोमा छ जस्तै स्पोट्सकै छ होइन वेडिङकै छ वाइल्डलाइफ फोटोग्राफीको छ तर पनि अब सबैको एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहि तपाईँको कस्तो हुन्छ भने अब वेडिङको चाहिँ स्पेसियली अब आफु पनि वेडिङकै गरेकोले गर्दाखेरि वेडिङ फोटोग्राफीमा चाहिँ एकदमै इन्ट्रेस्ट पनि लाग्छ अनि वेडिङ फोटोग्राफीमा अहिलेसम्म खिचेको तस्विरहरूमध्ये होइन धेरैवटा छ त्यस्तो एक्सपिरियन्सहरू होइन अहिलेसम्म नभनेको नि चार पाँच बर्षहरूको एक्सपिरियन्समा वेडिङको चाहिँ कस्तो हुन्छ भने

ब्राइड र ग्रुमलाई मेन फोकस हुन्छ होइन ब्राइड र ग्रुमको फोटो खिच्नुमा पनि दुईजना इम्पोर्टेन्ट अनि अट्ट्र्याकसन् भनेको नै अब ब्राइड र ग्रुम हुन्छ होइन उनीहरूको फ्यामिलीभन्दा पनि अब बिहेको दिन खिच्ने भनेको एउटा फोटोग्राफरले फोकस गर्ने भनेको के हुन्छ भने अब धेरैवटा हुन्छ फोटोग्राफी जस्तो हुन्छ नेचरल फोटोग्राफी जो राखेर खिच्ने गर्छ होइन तर मलाई चाहिँ कस्तोखाले फोटोग्राफी मन छ भनेको अनसिन क्या जस्तो हुन्छ पोट्रेट सटहरू खिच्नु परे उनीहरूको एक्स एक्सप्रेसन चोर्नु होइन जस्तो उनीहरूको जस्तो एक्सप्रेसन ब्राइड र ग्रुमको हुन्छ होइन त्यो एक्सप्रेसन क्याप्चर गर्नु गरेको तस्बिरहरू एकदमै मन पर्छ आफुले गरेको होइन त्यो त्यो तस्बिरहरू पछाडि हेर्दा पनि एउटा खुसी लाग्छ क्या त्यो जुन चाहिँ खिचेको तस्बिरहरू हुन्छ बादमा आएर हेर्दा पनि आफुलाई धेरै खुसी लाग्ने गर्छ होइन त्यस्तै भयो जस्तै स्पोट्सको क्षेत्रमा भयो स्पोट्समा पनि पनि तपाईँको अब जस्तो हुन्छ नि स्पोट्सको धेरैवटा क्याटागोरी हुन्छ जस्तो फुटबल भयो होइन फुटबलहरू भयो क्रिकेट खेलिरहेको छ जुन चाहिँ रनहरू हुन्छ कुदिरहेको हुन्छ होइन म्याराथनहरू भनिन्छ त्योहरू कुदिरहेको हुन्छ त्यसमा तपाईँको चाहिँ मलाई बेस्ट मनपरेको भनेको चाहिँ फुटबलको क्या फुटबलको फुटबल आफै गर्नुमा धेरै मजा आउँछ होइन किक जुन चाहिँ त्यो क्याप्चर गर्नु जुन चाहिँ त्यो मुभमेन्ट क्याप्चर गर्नु जुन चाहिँ किक गरिरहेको बललाई किक गरिरहेको मोसनलाई क्याप्चर गर्नु फ्लाइ किपरले फ्लाइ गरिरहेको किपरले बल पक्डिरहेको जुन चाहिँ त्यो मोसन हुन्छ त्यसलाई क्याप्चर गर्नुमा एकदमै मजा पनि आउँछ त्यसमा एकदमै अब आफ् आफ्नो पनि ध्यान एकदमै ज्यादा लगाउनुपर्ने हुन्छ आफुले पनि धेरै फोकस गर्नुपर्ने हुन्छ होइन त्यो मुभमेन्टहरू क्याप्चर गर्नु भनेको आफुले धेरै टाइम वेट गरेर एउटा क्याप्चर गर्नुको लागि धेरै टाइम वेट गरेर त्यो क्याप्चर गर्नुपर्ने मुभमेन्टहरू हुन्छ जुन चाहिँ पर्फेक्टको लागि एकतालमै एकताल सट् लिँदा हुँदैन धेरै टाइम वेट गरेर लिएको तस्बिरहरू छ होइन त्यो भयो अथवा मोडलिङको भयो मोडलिङको पनि अब एकदमै मजा आउँछ फोटोग्राफी गर्नुमा होइन अब मोडलिङकोमा आफ्नै कयाटगोरी हुन्छ मोडलिङको आफै भयो वाइल्डलाइफको झन् एकदमै आफुले सबैभन्दा वेट गरेर होइन खिच्ने भनेको नै वाइल्डलाइफको फोटोग्राफी हो होइन त्यसमा समय पनि आफुले धेरै दिनुपर्छ एक एकदिनमा तपाईँले खिच्यो भने हामीले खिचेको फोटो भन्नु हो भने चारवटा पाँचवटा मात्रै हो क्या त्योभन्दा धेर निकाल्न सकिँदैन धेरै समय प्रतिक्षा गरेर त्यो मोसनलाई क्याप्चर गरेर खिच्ने हुन्छ तर पनि अहिलेसम्मको ओभरलमा धेरैवटा क्याटागोरीमा गरे तापनि वेडिङ फोटोग्राफीमा चाहिँ आफ्नो एक्सपिरियन्स पनि धेरै छ अनि प्लस त्यो मोसन क्याप्चर गर्नु त्यो समय ब्राइड ग्रुमको मोसनलाई क्याप्चर गर्नु उनीहरूको अनसिन सटहरू मुमेन्टहरू क्याप्चर गर्नु होइन पोट्रेट उनीहरूले नदेखिकन आफुले क्याप्चर गरेको तस्बिरहरू अब धेरै मात्रामा मनपरेको आफुलाई अनि त्यो फोटोग्राफी चाहिँ धेरै मात्रामा गरेको पनि छ